गुड आफ्टरनुन सर हेलो गुड आफ्टरनुन सर हजुर सर ए हाम्रो त्यो रिपब्लिक डे सेलिब्रेसनको के कस्तो हुँदैछ हौ सर हजुर हजुर ए हजुर ए हजुर होइन प्रिन्सिपल सरले कल गर्नु भएको थियो कि मलाई अन्त मेरो चाहिँ डेकोरेसनमा परेको छ त रेस्पोन्सिबिलिटी मेरो डेकोरेसनको रहेछ अन्त मैले कतिवटा बेलुन्सहरू ल्याएँ अन्त के त तिरङ्गा बनाऊँ भनेको स्टेजमा चाहिँ सर हजुर सर र त अर्को मिस यदि अलिक फ्री हुनु हुन्छ भने मलाई अलिक सघाइदिनु होस् है

हजुर हजुर हजुर हजुर हजुर हजुर मैले क्लास टेनकोलाई भनिरहेको छु कि मेरो स्टुडेन्टहरूलाई भनिरहेको छु आफ्टर स्कुल चाहिँ बस्नु अन्त उनीहरूकोबाट पनि सजेसन लिऊँ न है सर अरू मेमहरूले त म बात गरेको थिएँ कि मेमले भन्दै थियो तपाईँहरू चाहिँ यता डान्सपट्टि हुनु हुँदो रहेछ डेकोरेसनको लागि चाहिँ मैले अरू मेमसँग कनसल्ट गर्दा चाहिँ सबले तिरङ्गा भएको बेलुनहरू ल्याऊँ भन्नु हुँदै थियो हो अन्त सायद नानीहरूको कस्ट्युम डान्सको लागि कस्ट्युम पनि सरलाई मैले प्रिन्सिपल सरलाई चाहिँ भनिरहेको छु त्यो पनि वाइट कुर्ता गरिदिऊँ है अन्त सेफरन चुन्नी गरेर तलबाट ग्रिनहरू गर्दा हुन्छ होला नि है कि के भन्नु हुन्छ सर हजुर अन्त प्रोग्राम चाहिँ अर्को सुजाता मेमले भन्नु हुँदै थियो कि आठवटा प्रोग्राम राख्छ भन्नु हुँदै थियो तपाईँहरूको तपाईँहरूले डान्सहरू हेर्नु हुन्छ होइन

हजुर

ए हजुर हजुर सर सुन्नु नि अन्त तपाईँ यदि फ्री हुनु हुन्छ भने मलाई यसो डेकोरेसनमा आइडियाहरू दिनु होस् है हजुर मेम मेमसँग भन्नु त भने कि र पनि हुन्छ हुन्छ धन्यवाद सर